प्रविधिका कारण मैले मनोरञ्जनमा धेरै प्रवर्तन परिवर्तन आएको पाएको छु र पहिले पहिले हामीले भिडियो हेर्न गीत सुन्न मुभिजहरू हेर्न विशेषगरी सिनेमा हलतिर जानु पर्ने र गीतहरू सुन्न साउन्ड बक्सहरू भयो है यस्ता कुराहरूको चाहिँ हामीले उयो लिन पर्ने थियो उहाँहरूको प्रयोग गर्नु पर्ने हुन्थ्यो र अहिले आएर हामीले फोनमा नै आफ्नो प्रविधिको कारणले गर्दा सबै कुरा जाने जति र लेखे जति र प्रविधिले हामीलाई प्रोभाइड गरिराखेको छ हामीलाई उपलब्ध गराइराखेको छ भिडियो हेर्न मन लागे भिडियो हेर्न पाइन्छ गीत सुन्न मन लागे गीत सुन्न पाइन्छ र पहिलेको भन्दा राम्रोसँगले परिवर्तन आएको छ र यसले मेरो मनोरञ्जनमा पनि धेरैभन्दा धेरै राम्रो बनाइरहेको छ